दाजु मैले दुई घन्टा अगाडि मात्रै झन्डै कति एघार साढे एघार भएको थियो होला मैले चाउमिन मगाएको थिएँ तर मैले मगाएर फेरि क्यान्सल गरिहालेको थिएँ तर फेरि साथीभाइ आउने भने अन्त फेरि मैले मगाएको थिएँ तर चाउमिन त अहिलेसम्म आएकै छैन अन्त अब के गर्ने हो कस कसरी चाहिँ अब आउँछ कि आउँदैन त्यो भनेर अहिले पर्खिरहेको छु